ह्यान्ड पाइप भन्दा चापाकल होइन चापाकलको मैले अनुभव गरेको छु है त्यहाँबाट पानी आउँछ है राम्रो सुविस्तासँगले एकदम फलामको जुन चाहिँ एकदम चलाउनुपर्छ हातलाई चाहिँ धेरै नै दुःख हुन्छ त्यो चलाउँदाखेरि है त्यसको चाहिँ मैले अनुभव गरेको छु र त्यसरी लामो लाइन लगाउ लाग्नु पनि मलाई मैले परेको छैन किनभने के अरे मदेसतिर हेर्नु पऱ्यो भने प्रत्येक घरमा नै चापाकल या ह्यान्ड पम्प त हुन्छै हुन्छ है सबैकोमा नै हुन्छ र त्यसबाट हामीले पानी निकाल्नु सक्छौँ पानी धेरै नै हुन्छ तर कतिवटा ह्यान्ड पाइपमा चाहिँ के हुन्छ भन्यो भने पनि चाहिँ एकदम आइरन बेसी भएर रातो खालको पानी आउँछ त्यो चाहिँ मलाई एकदमै मनपर्दैन है त्यो चाहिँ अब एउटा अलिकति उयो लाग्छ अनि साथसाथै अब कोही कोही बेला चाहिँ पहिला पहिला त होइन अहिले चाहिँ सुन्नमा लागेको छ कि ह्यान्ड पाइपबाट या यो चापाकलको पानी चाहिँ धेरै नै सुक्दैछ धेरै कम्ती भएको छ भनेर चाहिँ अहिले घरि चाहिँ हामीले सुन्नमा आएको छ र य चापा चापाकलमा अनुभव के गर्नुपर्छ भन्दाखेरि चाहिँ अनुभव चाहिँ के गरेको छु भन्दाखेरि चाहिँ पानीहरू त्यहाँबाट निकालेर लुगाहरू धुनेओर्ने है उभिने चाहिँ अनुभव चाहिँ गरेको छुइनँ उभिएको छुइनँ लाइन लगाएर उभिएको चाहिँ छुइनँ किनकि अब प्रत्येकको घरमा नै हुन्छ त्यसले गर्दाखेरि चाहिँ उभिने अनुभव चाहिँ मैेले गरेको छुइनँ